यसको अब संरक्षण नेपाली भाषालाई चाहिँ के गर्नु पर्छ भने चाहिँ अब डिक्सनेरिहरू लेख्नु पर्छ है र व्याकरण चाहिँ लेख्नु पर्छ यसको अब ठुलो ठठुलो युनिभर्सिटीमा चाहिँ ट्रान्सलेसन गर्नु पर्छ जति अहिलेको यो नयाँ टेक्नोलजी छ नि त्योसँग चाहिँ हामीले नेपाली भाषालाई जोडेर राख्यो भने चाहिँ पछिको पछि आउने भविष्यमा चाहिँ नेपाली भाषाको संरक्षण चाहिँ हुने छ